अलिपुरद्वार जिल्ला एउटा पश्चिम बङ्गाल राज्यको सुदूर पूर्वमा भएको एउटा जिल्ला हो हो त्यो यो जिल्ला चाहिँ त्यस्तो खास ठुलो पनि होइन होइन अब यहाँ चाहिँ स्पेसियली यहाँ चाहिँ मान्छेहरू चाहिँ विशेष त अब चिया खेतीसँग चियाको उद्योगसँग सम्बन्धित भएको कारणले गर्दा यहाँनेरि अब त्यस्तो उद्योगहरू पनि छैन तर पनि अहिले फिलहाल यो स्कुल कलेजहरू होइन काम गर्नको लागि धेरै अब उद्योगहरू पनि अब यहाँ वृद्धि हुँदैछ त्यसले गर्दा त्यसको कारण त्यही कारणले गर्दा चाहिँ यहाँनेरि बस्न आउनेहरूलाई अब त्यस्तो रेन्ट अब जुन चाहिँ किराया घरहरू हुन्छ पनि त्यस्तो चाहिँ सजिलै उपलब्ध हुन्छ एक त सजिलो उपलब्ध हुनुको कारण चाहिँ के भने पनि त्यस्तो बाक्लो जनसङ्ख्या भएको जगा नभएर हो खास चाहिँ सजिलै घर भाडाहरू पाउँछ किनभने यहाँ अब यहाँको मान्छेको जुन चाहिँ आयको स्रोतहरू चाहिँ त्यस्तो बेसी नभएको कारणले गर्दाखेरि होइन अब सजिलै घरको भाडाहरू पाउन सकिन्छ अन्त त्यो घरको जुन चाहिँ भाडाहरू पनि एकदम अन्त के भन्छ पकेट फ्रेन्डली छ होइन त्यस्तो महँगो पनि पर्दैन अब अहिले चाहिँ अलिपुरद्वार डिस्ट्रिक्ट भएको कारणले गर्दा फेरि जिल्ला भएको कारणले गर्दा फेरि त्यहाँनेरि धेरै अफिसहरू छ होइन अब एउटा जिल्लाको जिल्लास्तर यो जिल्ला लेभलको थुप्रै अफिस भएको कारणले गर्दा फेरि ब्याङ्कहरू थुप्रै कुरो त्यहाँनेरि डेभलोप हुँदैछ त्यसले कारणले गर्दा प्रपर अलिकति त्यो त्यो एरियाहरूमा चाहिँ अलिकति ग्रामीण क्षेत्रहरूभन्दा अलिकति किराया चाहिँ महँगो पनि छ अब महँगो भन्नाले त्यस्तो पनि साह्रै हाइफाई होइन होइन अरू सहरहरूको तुलनामा अब अलिपुरमा अलिकति चिप नै सस्तो दाममा नै घरहरू पाउन सकिन्छ अब स्टुडेन्टहरूको लागि पनि अब एक हजार पन्ध्र सय दुई हजारको रेन्जमा राम्रो राम्रो घरहरू पाउँछ अब कोही सर्भिस गर्ने गभर्मेन्ट सर्भिस गर्ने छ भने पछ तिन हजार साढे चार हजार पाँच हजार त्यसको रेन्जमा पनि राम्रो घरहरू पाउँछ होइन राम्रो सुख सुविधा भएको पाउँछ अब कोही यता प्राइभेट कम्पनीतिर होइन कोही सानो तिनो उद्योग धन्दाहरूसँग सम्बन्धित रहेर त्यहाँ पनि काम गर्न चाहिँ बस्ने अब त्यस्तो लेभर्सहरूको लागि पनि होइन सजिलै हजार पन्ध्र सयमै सजिलै रुम भाडा पाउन सकिन्छ सुख सुविधाहरू सजिलै पाउँछ किनभने मेन चाहिँ त्यही हो अब कम जनसङ्ख्या भएको जगा अन्त उनीहरूको मतलब जुन चाहिँ आयको स्रोतहरू पनि अरू नभएको कारणले गर्दा केही कम्तीमा पनि खुसी हुने भएको कारणले गर्दा फेरि त्यस्तो केही बस्नको लागि चाहे त्यो विद्यार्थीवर्ग होस् चाहे त्यो मजदुर गर्ने होस् चाहे त्यो केही अलिकति माथि अब होइन विभिन्न गभर्मेन्टको अब अर्गनाइजेसनमा बसेर सरकारी काम गर्ने मान्छेहरूको लागि त्यस्तो भेराइ भेरिएसन अब जुन चाहिँ चाहिँ छ